दाजु म तपाईँको दोकानबाट यति ठुलो टेली अब महँगो टेलिभिजनहरू किन्दैछु के तपाईँको दोकानमा केही यसको लागि अफरहरू छ अनि केही कुपन डिस्कउन्टहरू छ छ भने कति हो त्यो मिलाइदिनुहोस् न